भारतीय समाजमा धर्मको ठुलो भूमिका छ जस्तै अब अनि सबैले सबैको धर्मलाई सम्मान र आदर गर्ने गर्छन् जस्तै अब म मेरो साथीहरू कतिजाना किश्चियनहरू छ म उनीहरूको च उनीहरूसँग चर्चहरू चाहिँ जान्छु उनीहरूसँग क्रिसमसहरू सेलिब्रेट गर्न त्यस्तै उनीहरू हाम्रामा आउँछ पूजाहरू आजाहरू गर्नु हामी बुद्ध जयन्तीमा उयोहरू जान्छौँ गुम्बाहरू जान्छौँ सबै धर्मलाई मान र इज्जत गर्ने गर्छौँ अनि अरू धर्महरूको पनि मेरा साथीहरू छ हाम्रामा आउँछन् हामी उनीहरूकोमा जान्छु हामी सबै एकअर्काको हाम्रो अब फेस्टिभल्सहरू आफ्नो आफ्नो धर्महरूको फेस्टिभल्सहरू साथै हामी आफ्नो अर्काको फेस्टिभल्सहरू पनि मनाउने गर्छौँ सबैजाना हामी मिलेर बस्छौँ